तपाईँको हाम्रो मातृ भाषा चाहिँ खास नेपाली हो तर यो भाषा चाहिँ हाम्रो यहाँ पाहाडमा सिमित छ पाहाड जस्तै दार्जिलिङ खर्काङ् खरसाङ सिलगढीसम्म पनि छ सिक्किम नेपाल मात्रै सिमित छ अब हामी काहीँ बाहिर जानुपऱ्यो के बाहिर के यहीँ सिलगढी जाँदा पनि कतिवटा प्रब्लम डक्टर देखाउँदा प्रब्लम भएको छ धेरै कुरा भाषा नबुझेर कतिवटा नर्सिङ होममा पनि धेरैवटा प्रब्लमहरू हुन्छ र बाहिर जाँदा हाम्रो भाषा कसैले बुझिदिँदैन कि हामीले इङ्ग्लिसमा बोल्नुपऱ्यो कि हिन्दीमा बोल्नुपऱ्यो कि वहाँकै के के आ मातृ भाषा के के त्यस भाषामा बोल्दा बोल्नुपर्छ हामीले र हामीलाई धेरै कुरा नेपाली भाषा मात्रै नेपली भाषामा मात्रै सिमित नभएर हामी अरू भाषामा पनि सम्मिलित हुनु जरुरी छ